हेलो तपाईँ अघि मैले कल गरेको थिएँ नि सात माइलमा मलाई पिकअप गर्नुहोस् भनेर तपाईँ उही ड्राइभर अङ्कल बोल्नु भएको है हजुर ए अघि चाहिँ म चाहिँ अघि तपाईँलाई सात माइलमा मलाई पिकअप गर्नु भनेको थिएँ मैले फेरि अचानक मेरो केही काम पऱ्यो नि त हो अहिले चाहिँ एक्कासी म यहाँ बजार आउनु पऱ्यो अनि चाहिँ अहिले चाहिँ म बजारमा छु कि अहिले एक बजीतिर चाहिँ तपाईँ प्लिज आइपुगिदिनुहोस् न ल अङ्कल मलाई बजारमै पिकअप गर्नुहोस् न ल हजुर अनि म त्यहीँ हुन्छु म उयोसमा बसिरहेको हुन्छु त्यो पुलिस थाना अगाडि बसिरहेको हुन्छु कि त्यहीँ मलाई पिकअप गर्नुहोस् न ल हुन्छ थ्याङ्क यू अङ्कल